म सङ्गीत सुन्न रुचाउँछु मलाई आधुनिक प्रकारको सङ्गीत मन पर्छ मेरो प्रियः गायक समीर श्रेष्ठ हुन् स्थानीय सङ्गीतबारे चर्चा गर्न पर्दा झ्याउरे समला र सेलो आदि हामी नेपाली जातिमा सुनेको पाइन्छ र साथ साथै युवा गायकको गीत पनि युवा जातिहरूमा लोकप्रिय बन्न पुगेको जो नयाँ ट्यालेन्टहरू सङ्गीत क्षेत्रमा अघि आएको पनि हामी देख्न सक्छौँ